ग्रामीण क्षेत्रहरूको हाम्रो संस्कृतिमा हाम्रो खेल विषयमा भन्नुपर्दा छेलो हान्ने खेल घुँयेत्रो हान्ने खेल धनुकाँड हान्ने खेल यही नै हाम्रो पारम्परिक खेलहरूमा एक हो र यस खेलको हाम्रो युवा पिँढीमा जगाइराख्नको निम्ति युवा पिँढीलाई धेरै हामीले यस विषयमा निकाल्नुपर्ने हुन्छ र यो हाम्रो खेल हाम्रो पारम्परिक एउटा संस्कृत खेल जस्तै रहेर पछिसम्म बस्ने छ